अहिले एलपिजी कनेक्सन छ हाम्रो घरमा र पहिलो पहिलोचोटि है आगो आगो बाल्दा आगोमा खानापिना पकाउँदा है रात्रिमा दिउँसोमा बिहानको समयमा जब बाबाले बाजेले हाम्रा अग्रज बाबा बाजेहरूले आगोमा खाना पकाउनु हुन्थ्यो त्यो समय म म त मस्त भएर हेरिरहन्थेँ धुवाले मेरो आँखा पोल्थ्यो त्यो धुवाले फेरि निस्सासिएको जस्तो लाग्थ्यो एक प्रकारले सायद त्यो कठिनाइहरू अझै पनि स्मरण हुँदैछ बिस्तारै र प्रथमतः त्यो आगो बाल्दा जाडोमा तातो आगो बाल्दा एक प्रकारले त्यो प्रथमतः समस्या त धुवाको नै थियो आँखा पोल्ने त्यसपछि घरभरि धुवैधुवा हुने कसैले देखे पनि कालै हुने माथि जुन चाहिँ च्यादरहरू पनि थियो त्यो कालै हुन्थ्यो आगोको धुवाले त्यसपश्चात जुन चाहिँ धुवाको त्यो प्रभाव आफ्नो शरीरमा पर्न जान्थ्यो एउटा त सास निस्सासिने अर्को सास निस्सासिएपछि आँखा बन्द हुने आँखा खोल्नै नसक्ने राम्ररी सास फेर्नै नसकेर बाहिर निस्केर जाने त्यो समयको त्यही क्षणहरू स्मरण हुन्छ